अब आफ्नो स्थानीय भाषामा युट्युब च्यानलहरू चाहिँ अब म प्रायः नै गाउँबाट आफ्नो गाउँबाट हाम्रो दाजुभाइ दिदीबहिनीहरूले बनाउनु हुन्छ होइन युट्युबमा हाल्नु भएको हुन्छ भ्लगहरू बनाएर सान्सानो भिडियोहरू बनाएर जो चाहिँ अब गाउँमा के छ कसो छ हाम्रो गाउँमा के गरिन्छ घुम्ने ठुम् घुम्ने जग्गाहरू देखाउनु हुन्छ अन्त बिहा बटुलहरू राम्रो यो सांस्कृतिक अब प्रोगामहरू भएको हुन्छ त्यस्तोहरू खिचेर हाल्नु भएको हुन्छ कुनै जग्गा म पनि जानु पाएको हुँदिनँ उहाँहरूले चाहिँ भ्लगमा अब हालेको हुनुहुन्छ र चाहिँ म युट्युब खोलेर त्यो भ्लगहरू हेर्छु अन्त अन्य अब आफ्नो भाषाको कार्यक्रम भन्नाले चाहिँ टिभी सो भन्नाले चाहिँ अब हामी चाहिँ टिभी त अब होइन र फोनमै च्यानलहरू मिरिक च्यान मिरिकको सेरोफेरोहरू न्युजहरू केके प्रोगामहरू भएको हाल्नुहुन्छ हामी म चाहिँ अब त्यस्तैहरू हेर्छु र यो आफ्नो भाषाबाहेक अन्य चाहिँ म टिभीमा धेरै नै अब साउथ इन्डियन मुभीहरू भयो न्युज च्यानलहरू भयो डान्स प्रोगाम इन्डियन आइडलहरू होइन म चाहिँ विशेष गरेर इन्डियन आइडल डान्स इन्डिया डान्स त्यस्तोहरू चाहिँ हेर्नु एकदमै मनपर्छ मलाई चाहिँ र म आफ्नो भाषामा बनाएको युट्युब च्यानलहरू भ्लगहरू सायद है यो टिभीमा आउने सारेगामापा यो डान्स इन्डिया डान्स र सावधान इन्डिया हेर्न एकदमै मलाई चाहिँ मनपर्छ